र भन्नुपर्दा चाहिँ पौडी खेल्दा मसँग त्यस्तो घटनाहरू त भएको छैन तर एकचोटि चाहिँ पौडी खेल्न जाँदाखेरि मे डेको दिन हामी पिक्निक खानु जाँदाखेरि हाम्रो गाउँदेखि केही तल चाहिँ दोभान भन्ने ठाउँ छ र त्यो जग्गामा भिर भएको कारणले गर्दा चाहिँ अलिक माथि आएर पौडी खेल्नु हुँदा चाहिँ एकदमै त्यो दिन चाहिँ एकदमै घाम लागिरहेको थियो र त्यो त्यसबेलामा चाहिँ म मेरो केही मित्रहरूसँग पौडी खेल्नुको लागि अर्को ठाउँ जाने भयौँ र गएपछि हामी यस्तै आदि घन्टाहरू जस्तो हिँडेर चाहिँ हामी त्यो जग्गामा पुग्यौँ र त्या पुग्दाखेरि चाहिँ सबैजनाले एकदमै उत्सव एकदमै उत्साहित थियो र पौडी खेल्नका लागि र हामी पौडी खेल्नुको लागि सबै रेडी भएर चाहिँ एकदमै झऱ्यौँ र त्यसमा चाहिँ अचानकै पौडी खेल्दा खेल्दै एकदमै दिन चाहिँ कालै भएर आयो र र हामी तब पनि हामी कालै भएको पर्दा पनि हामी पौडी चाहिँ खेलिरहेको थियौँ र खेल्दा खेल्दा थाकेपछि चाहिँ एकदमै मेरो साथीलेहरू चाहिँ आधा जस्तो चाहिँ निस्केर गयो र म र एकजना मेरो साथी मात्रै उब्रेको थियो र कालै हुँदा पनि नटेरेको कारणले गर्दा चाहिँ हामी खेल्दै खेल्दै अचानक माथिबाट एकदमै खोला चाहिँ एकदमै बढेर आयो र खोला बढेर आउँदाखेरि चाहिँ मेरो साथी र म मात्रै लास्टमा उब्रेको थियो एकजना साथी मात्रै थियो र त्यसमा चाहिँ म चाहिँ हतार हतार निस्किएँ र मेरो साथी चाहिँ निस्कि निस्कि त्यहीँनेर खेलिरहेको थियो अनि उ चाहिँ निस्किनु सकेकै थिएन र मैले हतार हतार गएर फेरि पनि त्यसलाई तान्दा तान्दै छालभरि आयो र साथै मेरो साथी चाहिँ एकदमै एक्कासी बाहिर निस्केर कसोकसो गरेर निस्क्यो तर म चाहिँ त्यो भलले तान्निएर त्यो कुवासँगै कुवामै पसिगयो फेरि गैह्रोमा र गैह्रोमै एकदमै मेरो आँखै बन्द गरेर मैले आँखा बन्द गरेर यस्तो जतिसक्दो भुइँलाई पक्रिनु खोजेँ तर भुइँमा चाहिँ समाइएन तर अन्तिममा गएर चाहिँ जुन चाहिँ जुन चाहिँ दह बनाउँदाखेरि लगाएको जुन चाहिँ वल थियो जो वल पनि होइन जुन चाहिँ प्लास्टिक र त्यो स्यान्डबेग्सहरू थियो र त्यसको कुनामा गएर चाहिँ अडिएर कसोकसो गरेर हातले स्यान्डबेगमा पक्रिँदाखेरि चाहिँ त्यो दिन चाहिँ म त्यहाँदेखि चाहिँ मलाई मेरो साथीहरूले आएर हतार हतार निकालेर मलाई बचाउनुसक्यो र यस्तो घटना भएको थियो र त्यो समयमा चाहिँ के याद नहुँदो रहेछ पानीले लगिसकेपछि चाहिँ एकदमै त्यसपछि निस्केर एकदमै म पानी पनि मसँग धेरै खाइसकेको थिएँ र एकदमै पानीहरू पनि मैले खाइसकेको थिएँ र एकदमै मलाई आँखा पनि मेरो राम्रो खुलेको थिएन र एकदमै रिँगटा पनि चलेको थियो तर जसोतसो भए पनि मैले भित्रै भित्रै पनि आँखा बन्द गरेर भए पनि जे पायो त्यही पक्रिने कारणले गर्दा चाहिँ म त्यसदिन बाँचेर निस्किनु सकेँ र प्राकृतिक रूपमा पनि एकप्रकारले सिक् पनि पाइयो कि अटेरी चाहिँ गर्नुहुँदैन रहेछ हो प्रकृतिसँग चाहिँ भनेर चाहिँ बुझ्न सकेँ र